हलो औ दिदी सुन्नु नि त्यो अस्ति तपाईँ र मैले कन्डिसनर ल्याएको थियौँ नि मलाई त एउटै फापेन त तपाईँलाई कस्तो भयो मलाई त यस्तो घिनलाग्दो भयो कि फापेन त मलाई त अब्बुई कस्तो घिनलाग्दो कपाल पनि जर्रो न जर्रो भयो अन्त त्यसले त अहिले दुई खेप भयो फर्स्ट पालि पनि त्यस्तो भएको होला भनेर त्यहाँबाट सेकेन्ड पालिमा पनि लगाइहेरेको त कपाल झरेर अब म त चिन्डे हुनु आँटिसकिसकेको छु कपाल झरेर म तपाईँलाई फोटो खिचिकन पठाइदिन्छु ल त्यो त एकदमै राम्रो छैन रहेछ है अब्बुई मलाई त एउटा मन परेन है तपाईँलाई चाहिँ कस्तो लाग्यो तपाईँलाई चाहिँ कस्तो भयो त्यसले अब्बुई ल्याउँदिनँ म त अब त त्यो त त्यो अलिकति भएको पनि फ्याँकी पो दिन्छु मैले त मलाई न फापेको होला भनेर छोरीलाई पनि लाइदिई हेरेको थिएँ अब्बुई छोरीलाई पनि त्यस्तै पो भयो बित्थामा लाइदिएछु अब चिन्डे हुनु आँटेको छ हामी आमा छोरी नै अन्त मन परेन मलाई त एउटा मन परेन छ्या त्यो त तपाईँलाई चाहिँ मनपऱ्यो कि मनपरेन मलाई पनि भन्नु ल अब्बुई कस्तो नराम्रो लाग्यो है मलाई त मन परेन मलाई त पटक्कै मन परेन पैसा पनि गयो पैसै मात्रै जानु भयो त्यो त न त महँगो न महँगो त्यही माथि राम्रो पनि न भएको अब्बुई मन परेन ता मेरो उयै भयो पैसै मात्रै जाने भयो त्यो कन्डिसनरमा चाहिँ